म मेरो जीवनमा सबैभन्दा ठुलो महत्त्व चाहिँ म केही गरेर पछि गएर पैसा कमाउनु चाहन्छु साँच्चै नै मेरो महत्त्वपूर्ण जीवनको चाहिँ मेरो फ्यामिली र मेरो साथीभाइ मेरो आफन्तहरू पनि हो र पैसा चाहिँ किनभने किनभने म पैसा कमाएर चाहिँ केही गर्न चाहन्छु पछि गएर धेरै राम्रो घर बनाउनु चाहन्छु गाडीहरू किन्न चाहन्छु र मेरो फ्यामिलीलाई सुबिस्ताजनक जिन्दगी दिन चाहन्छु किनभने एउटा अब हामी यति भएर पढे लेखेर पनि हामीले केही गर्न सकेन भनेर सोच म राख्छु त्यसैले गर्दा पै पैसा कमाउनु चाहिँ मेरो जीवनको सबैभन्दा ठुलो महत्त्व हो अब हामी कति कति फ्यामिलीमा असुबिस्ता हुन्छ बिमारीहरू हुँदाखेरि हामीले पैसाको पैसाको लागि हामी अरूलाई ऋण माग्नु कति कतिजानाले दिँदैनन् त्यति बेला हाम्रो मनमा धेरै नराम्रो फिल फिल हुन्छ त्यसले गर्दा मैले पैसालाई महत्त्वपूर्ण सम्झिन्छु र साथसाथै मेरो जीवनको महत्त्वपूर्णमा त मेरो फ्यामिली पनि लाग्छ उनीहरूले मलाई साथ दिएको छन् अहिलेसम्म म जे पनि छु उनीहरूले मलाई साथ दिइराखेका छन् अनि साथीभाइहरू जहिले पनि दु ख पर्दा उनीहरू मेरो साथमा हुन्छन् अब मलाई केही गर्नु मन छ उनीहरूसँग म सजेसन दिनसक्छु लिनसक्छु र मलाई राम्रो लाग्छ यही जिन्दगीको मलाई मेरो लागि महत्त्वपूर्ण चिजहरू यही तिनवटा नै हो त्यसैले गर्दाखेरि म यही यही म यही चिजहरूलाई अगाडि बढाउनु चाहन्छु म अझ धेरै गएर धेरै मिहिनेत गरेर पैसा कमाउन चाहन्छु